वनभोजको लागि चाहिँ म मेरो यहाँ साथीहरूसँग जाँदाखेरि चाहिँ प्रायः ग्यामन खोला जानु मनपर्छ किनभने त्यहा चाहिँ अब पानी बगिरहेको हुन्छ खोलामा होइन ढुङ्गाहरू ठुल ठुलो ढुङ्गाहरू एकदमै शान्ति जग्गा हावा चारपट्टिबाट आउने एकदमै राम्रो लाग्छ मलाई अनि त्यहाँ खुल्ला हावामा एकदम समय बिताउन चाहिँ मलाई पुरा मनपर्छ